मैले जानेको बजारमा पाउने खिच्रामिच्रा कुराहरू अब लसुन अदुवा जिरा मेथी इत्यादिहरू छ र अब अहिले जुन उयसमा अहिले हाम्रो सब्जीहरूमा धेरै उयो उयो के अरे पैसा यो धेरै भयो उयो भएको छ धेरै उयोहरू बढेको छ टमाटरको दामहरू बढेको छ प्याजको दामहरू बढेको छ अब यति यतिखेर अब पैसा यो दा यो पैसा ना पैसा कसैकोमा त्यत्रो दामको टमाटर उयो खानु पनि अलिक उ असुविधै पर्छ त्यस्तो हाम्रो उयो पनि छैन हामी बगानमा काम गर्ने मान्छेहरू हो हामीलाई त्यत्रो हाम्रो एउटै उयो नै अब एक सौ बिस रुपयाँ गरेर आउँछ हाम्रो त्यत्रोले यत्रो महँगाइमा त्यस्तो टमाटर टमाटरको प्याज धेरै बढेको छ नब्बे रुपियाँ किलो भएको छ प्याज त्यतिकै छ धेरै महँगोहरू भएको छ तेल चाहिँ अथवा अहिले अलिकति कम्ती भएको छ अहिले अन्त त्यसले चाहिँ हामीलाई अलिक दुखै पर्छ अरू बेला त अब उयसमा त पुरा उयो हुन्थ्यो सब्जीहरूको दाम पनि कम्ती हुन्थ्यो पहिला हामी बस्ने जग्गामा त हामीले त्यहाँ रोपेर खानु पनि सक्थौँ अब यहाँ त कसरी खानु एक्लोले काम गर्नुपर्छ त्यति पैसा खानु पुग ए उयो गर्नु पुग्दैन त्यत्रो महँगो महँगो दामको खानु पुग्दैन हामीले त्यही भएर अहिले त अलिअलि गरेर चलाउँदैछौँ हामीले अनि अब अब फेरि आउने ब उयसमा चाहिँ अलिक दाम कम्ती नै होस् भन्ने उयो छ सबैले यसरी खानुसक्दैन यत्रो महँगो महँगो उयोहरू हाम्रो एउटा बगानमा काम छ यत्रो पैसाले पनि पुग्दैन हामीलाई यत्रो महँगो महँगो दामको उयोहरू खानु त्यो नाथे टमाटरको दाम नब्बे रुपियाँ केजी एउटा उयसको दाम त्यो हालिराख्ने चिजहरू हो त्यो त फेरि अब नहाल्दा पनि कस्तो कसरी खानु र अनलाइन सपिङको चाहिँ अब हिजो हिजो भर्खरै मैले एउटा लिब्स्टिक अर्डर गरेको थिएँ त्यसको मुनिको टुप्पै खोलिँदैन अरू बेला त धेरै मैले पुरा अर्डर गर्थेँ त्यसमा लुगाहरू अर्डर गर्थेँ बिहाको लागि अर्डर गरेँ छोरीलाई अर्डर गरिदिएँ मैले आफ्नो बुढालाई गरिदिएको कोट पेन्टहरू त्योहरू त धेरै राम्रो राम्रो आएको छ धेरै राम्रो आएको छ तर अनलाइनको अब हामीले बसी घरमा बसी बसी पनि अब हामीले दोकान जानुपर्दैन त्यही फोनमा अलिकति हेर्यो मनपर्यो किन्यो धेरै सुविस्ता छ अनलाइनले गर्दा त धेरै धेरै धेरै सुविस्ता छ तर कुन कुन सामानहरू चाहिँ अब जुन हामीलाई चाहिएको सामान कुन कुन चाहिँ अब अरू बेला त राम्रो आउँछ अब तर कुन कुन चिजहरू चाहिँ अलिक भाँचिएको टुटेको आउँछ न त्यो फर्काउनुसक्छ न पैसा फिर्ता हुन्छ अब त्यसले गर्दा चाहिँ धेरै अब असुविधा हुन्छ तर अनलाइन सपिङ पनि एक प्रकारले त राम्रै हो अब घरमा बसी बसी के नगरी पनि अब भाडा पिट पिटाएर त्यो किन्नुपर्दैन यस्तो गरममा हिँड्नुपर्दैन घरमा बसी बसी घरमै आइपुग्छ त्यो त धेरै राम्रो हो तर कुन कुन सामानहरू चाहिँ अब कस्तो पनि यसले गर्दाखेरि पैसाले किनेको हुन्छ होइन त्यो भाँचिएको आउँछ टुटेको आउँछ फाटेको आउँछ त्यो फेरि अब रिटर्न पनि हुँदैन त्यो अब त्यो फर फिर पैसा पनि फिर्ता हुँदैन त्यो चाहिँ त्यस्तै छ